हजुर भन्नुहोस् न म्याम हजुर म्याम हजुर म्याम म्याम मलाई त्यस्तो चाहिँ अनुभव छ तपाईँको म्याम त्यहाँ मैले चाहिँ को हो हेर्नपर्ने आमाबाबा हो कि नानीहरू हो कि ए हजुर म्याम मैले बेसिक नलेज छ मसँग हुन्छ म्याम